काम गर्नलाई मलाई मनपर्ने सामग्री चाहिँ मैले मूर्तिको काम गर्ने हुनाले प्राय पहिलो त माटो माटो हो अनि माटोसँग पराल पनि हो अनि रड पनि हो माटोलाई मूर्तिमा बनाउँदाखेरि पानी पनि एउटा सामग्रीकै रूपमा लिइन्छ गिलो बनाउनुपऱ्यो गिलो बनाएपछि त्यसलाई मजाले मुछेर त्यसको मसिना ढुङ्गाहरू निकालेर माटो परालमा लगाउनुपऱ्यो नि परालमा ठिक नाप्ने यो मूर्ति चाहिँ निश्चित अवस्थाको या निश्चित नापको भयो कि भएन या हुन्छ कि हुँदैन भनेर नाप्नलाई चाहिँ सामान्य स्केलहरू छन् स्केलदेखि क्यालिपरहरू छन् क्यालिपर या ज्योमेट्री बक्समा भएको डिभाइडरहरूलाई पनि युज गर्छु क्यालिपरले चेहेरादेखि लिएर छातीदेखि लिएर खुट्टाहरू जम्मै नाप्छ डिभाइडरले पनि त्यस्तै अनुहारको कामहरू गर्दाखेरि काम लाग्छ स्केलले प्रत्येक शरीरको अङ्गहरू लुगाको खुम्चाइहरू अङ्गहरू नाप्ने काम गर्छ काम गर्न गाह्रो हुनु केही सामग्री चाहिँ के हो भने माटाहरू यदि गिलो छ भने गाह्रो हुन्छ माटाहरू चाहिँ खराब छ भने त्यसमा बालौटा भए मिक्स भएको छ भने त्यहाँ पनि गाह्रो नै हुन्छ काम गर्दाखेरि गाह्रो हुने सामग्रीहरूमध्ये परालहरू चाहिँ राम्रो नबाँधिदाखेरि डोरीहरू चुडिँदाखेरि त्यो पनि गाह्रो हुन्छ र बागवानीमा काम गर्ने सामग्रीहरूमध्ये फरुवाहरू कटिङ ब्लेडहरू अनि कटर मसिनहरू छ अनि त्यो मसिनहरूले गाह्रो चाहिँ होइन झन् सजिलो हुन्छ बागवानीमा काम गर्दाखेरि गाह्रो हुनु भनेको चाहिँ माटाको गमलाहरू चाहिँ सम्हालेर ठक्ठकाउँदाखेरि त्यो फुट्ने डर हुन्छ माटाका गमलामा रोपेका फुलहरू